हाम्रो भारतवर्षमा चाहिँ अब नेताहरू त अब थुप्रै आए गए हो अहिले हालमा चाहिँ हाम्रो अब मोदी हुनुहुन्छ प्राइम मिनिस्टर त्यहाँदेखि अरू पनि छ राहुल गान्धी राहुल गान्धीहरू छ उनीहरू अपोजिसनमा थुप्रै छ र करोडपतिहरूमा चाहिँ अब मैले सुनेको चाहिँ त्यो गभर्नमेन्टलाई पनि अब ऋणहरू दिनेमा चाहिँ अम्बानीहरू रतन टाटाहरू हो र अहिले अब पहिलाको भन्दा चाहिँ निक्कै अब बद्ली चाहिँ आएको छ चेन्जेस जस्तै मानिलिउँ अब बाटोघाटोहरू भयो सोखसुविधाहरू भयो अहिले अब यात्रा गर्नुलाई कतिवटा धेरै सुविधाहरू छ त्यस्तै छ